हेलो

तानिया होटेलबाट बोल्नु भएको तपाईँ ए म त्यहाँ दार्जिलिङ आउनु पर्थ्यो कि म अन्त म मैले सोचेको थिएँ तपाईँको होटेल बुक गरौँ भनेर तपाईँको होटेलमा बुकिङहरू अहिले खाली छ लाइक मलाई फाइभ डेजको ट्रिप प्लान गर्न थियो कि ट्रिपहरू प्लान हुन्छ तपाईँको स्पट्सहरू चाहिँ कहाँ कता कता डुलाउनु हुन्छ तपाईँहरूले हजुर मलाई मेनली फोकस गर्नु यही हो भने चाहिँ मलाई म्युजियमको चाहिँ अलिक डुल्नु मन थियो त्यहाँ दार्जिलिङको म्युजियमहरू तपाईँहरूकोबाट ट्रिप प्लान हुन्छ नि होइन म्युजियमहरूको बारेमा ए कता कता होला हौ म्युजियमहरू दार्जिलिङमा ए हजुर ए अन्त हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट पनि त्यसको बारेमा अलिकति इन्फर्मेसन गेदर गर्न थियो कि त्यहाँ त्यहाँ पनि तपाईँहरूले एउटा गाइड पठाइदिनु हुन्छ तपाईँहरूको होटलको थ्रुबाट है ए अरू स्पट्सहरू हुन्छ होला

लाइक डिस्काउन्टहरू त दिन्छ होला तपाईँहरूले त्यत्रो फाइभ डेजको ट्रिप प्लान गरेर आएको छु म त अलिकति डिस्काउन्ट अब डिस्काउन्टहरू गरिदिनु भयो भने त मलाई अलिक सजिलो पर्ने थियो ए हुन्छ हुन्छ हुन्छ हुन्छ